हुन त म बाइक चलाउँदिन तर बाइक चालक चालकहरूको लागि चाहिँ म के भन्न चाहन्छु भने उहाँहरूले उहाँहरूले चाहिँ आफूसँग जहिल्यै पनि यात्रा गर्दाखेरि चाहिँ एउटा हेलमेट चाहिँ राख्नै पर्छ किनभने बाटोघाटोमा कुनै खतरा एक्सिडेन्टहरू हुदाँखेरि चाहिँ यो हेलमेटले चाहिँ एकदम सुरक्षा दिन्छ अनि कु कुनै पनि यात्रा गर्दाखेरि आफूसँग राख्ने कागजपत्रहरूमा चाहिँ ड्राइभिङ लाइसेन्स हुनुपर्छ चालकको एउटा ड्राइभिङ लाइसेन्स हुनुपर्छ र एउटा नागरिक पत्र जसले चाहिँ उहाँको एउटा आइडेन्टिफिकेसन दिन्छ त्यो चाहिँ हुनुपर्छ